हेलो ए के गर्दैछस् अन्त कहाँ छस् अहिले सुन्न के भन्छ नि मैले यहाँनिर टी सर्ट हेरेको थिएँ कि अन्त ठुलो खालको ऊ यो बेगी खालकोमा अन्त राम्रो रहेछ हो यहाँ हौ ऊ यो के भन्छ यहाँ येलो स्टोर छ नि यहाँ कालिम्पोङमा त्यहीँनिर अन्त मैले हेरेको थिएँ कि अन्त राम्रो रहेछ मैले किने हो अनिखेरिको सस्तोमा पनि रहेछ हो सस्तोमा राम्रो चिज रहेछ राम्रो रहेछ मैले एउटा ल्याएँ हो अन्त तँलाई तँलाई पनि हेरिदिऊँ सोँच्दै थिएँ ल ल म फोटो पठाउँछु कि हेर् न ल अन्त राम्रो रहेछ कि अन्त तँलाई पनि ल्याइदिऊँ भनेर नि ल ल फोटो पठाउँछु पहिला फोटो हेर् न मन पऱ्यो भने भन् ल राम्रै छ राम्रो त मैले मैले नि ल्याएँ हिजो ल्याएको ल ल अरू पनि थुप्रो थियो कि म तँलाई पठाउँछु नि ल ल हेर् न त्यहाँदेखि म तँलाई पठाइदिन्छु नि एउटा ल ल